अँ भन ल हजुर हजुर अँ भनेको थिएँ त अन्त ल जाउँ न अन्त त मैले भनेको त तपाईँलाई अन्त तपाईँ कता हराउँछ हराउँछ मान्छे भनिकन अन्त एक छ नि हौ केटाहरू थुप्रो छ यहाँनिर केटाहरू थुप्रो जाने भएको छ खै अब त्यो गएर पकाउनेओर्ने घाँडो नगरौँ हेत् तेत् अलिअलि खट्टुसट्टु लग्यो माछा बोकेर गयो माछासासु बोकेर गयो ड्राई हानिदिउँ न अन्त किन अँ पकाएर लानुपऱ्यो नि अन्त ड्राई खाइदिउँ न किन गएर त्यो पकाउने घाँडोहरू गरिबस्नु ग्यास सिलिन्डर के के बोकेर जानुपऱ्यो त्यो पकाएर खानु भनेपछि

उम् भइहाल्छ हौ मेरोमा चाहिँ के केटाहरू थुप्रो छ त हौ अन्त पाँच दस बाह्रजना भइहाल्छ हामी त झन् केटाहरू यहाँनिर अझै के कम्ती पनि अझै त्यो घटाउनु पर्ला जस्तो छ केटाहरू उम् हजुर अब खोइ त्यो अरू चाहिँ मैले त्यो चिया कफीको लागि सोचेको छुइनँ अब मेरो केटाहरू त मसँग मेरो साथीहरू सबै हाम्रो चाहिँ केटाहरू सबै म खानेहरू नै छ त्यो चियासिया पर्दैन तिनीहरूलाई हो अरू फाल्टो अन्त तपाईँहरूको अब तपाईँको साथीहरू को को छ तपाईँको घरको मान्छेहरू को को जान्छ उनीहरूको लागि अब के गर्ने तपाईँले हेर्नु नि त्यहाँ यसो कति कति मिल्नुपर्ने भन्नु नि अन्त मलाई भइहाल्छ त

हजुर हजुर त्यो खै अब त्यो खै मासुहरू केमा कसरी लाने भन्दा त्यो के भाँडासाँडा त्यो उयो हटकेस टाइपको भाँडाहरू त्यो अलिक लिक नहुने खाल्केहरूमा बोकेर लानुहुन्छ ए हजुर हजुर हजुर भइहाल्छ त म भोलि आइहाल्छु नि किन यहीँ त हो भोलि आउँछु त्यहाँदेखिको सल्लाह गरौँ न त्यति बेला उम् गाडीको त मिलीहाल्छ त्यो केटाहरू छ अनि केटाहरूले दिइहाल्छ हो

ए हुन्छ दादा भइहाल्छ भोलि म आउँछु दादा मान्छे नहराउनु त्यहाँ फेरि तपाईँ चाहिँ हुन्छ हुन्छ हुन्छ दादा ल दादा राखेँ पनि भोलि आउँछु म अहिले अलिक बिजी छु